दार्जिलिङ जिल्लामा मुख्य प्राकृतिक स्रोत वन जङ्गल चिया उद्योग शीतल वातावरण हो हाम्रो जिल्लामा पानीको स्रोत अभाव छ वरपरको सर सफाइमा खासै परिवर्तन देखिँदैन नगरपालिकाले लगातार क्षेत्र सफा गरे तापनि मैला फ्याँक्ने व्यवस्थापन त्यति साह्रो राम्रो छैनन्